हेलो स्विगीबाट बोल्नुभएको हो ए सुन्नुहोस् न मैले फिलहालमै तपाईँको यता क्याफे नाइन नाइनबाट हो एउटा डबल चिज बर्गर स्पाइसी क्रन्ची चिकन चिज बर्गर अर्डर गरेको थिएँ अनि एउटा चाहिँ तपाईँको पेरी पेरी फ्रेन्च फ्राइस मगाएको थिएँ हो अनि एउटा एक्स्ट्रा कोक थियो अनि यसमा चाहिँ मेरो अर्डर एकदम उयो भइसक्यो है सायद आई आउनुआँट्यो होला त्यहाँ तपाईँहरूको क्याफेबाट छोड्नुआँट्यो होला है स्विगीले मलाई चाहिँ त्यो डबल चिज बर्गरमा चाहिँ एक्स्ट्रा चिज एड् गरिदिनु होस् टपिङ्समा अनि एक्स्ट्रा त्यो लेट्टसहरू एड् गरिदिनु भनेर चाहिँ कल गरेको हो अनि मैले कोक एउटा मात्रै भनेको थिएँ कोक अझै एक्स्ट्रा एउटा एड् गरिदिनु हो अनि त्यो फ्रेन्च फ्राइसमा पनि एकदम पेरी पेरीमा अझै एक्स्ट्रा डबल हालिदिनु भनेर कल गरेको नि ल